अब डान्सरको बारेमा चाहिँ अब के भन्नु अब सबै हिन्दी नेपाली इङ्लिस हुन् सबैमा नाच्नेहरू नाच्नुसक्ने बोल्नुसक्ने नाच्नुसक्ने अबलाई चाहिँ महान हो जस्तो लाग्छ अब भेट्दा जोसँग भेट्दा पनि बोल्ने हाँस्ने रा जहाँ ठाउँमा भेट्दा पनि बोल्ने हाँस्ने छन् भने अझै त्यो पनि राम्रो रहेछन् भन्ने हुन्छ ठाउँमा अब डान्सर भन्ने कुरा महान त्यस्तै डान्सर डान्सर डान्स हेर्नु पनि मनपर्छ राम्रो छ अब राम्ररी बोलीचाली राम्रो गरेको छ भने हेर्नु पनि त राम्रो लाग्छ हेर्नुमा पनि देख्नुमा पनि राम्रो हुन्छ सुन्नुमा पनि अब राम्ररी बोलेको छ भने ए फलना त राम्रो बोल्दरहेछ राम्रो खेल्दोरहेछ राम्ररी नाच्दोरहेछ डान्सर त राम्रो गर्दोरहेछ भन्ने पनि एउटा राम्रो उयो हो